मलाई चाहिँ अब भविष्यमा कस्तो काम अब गर्नु मनपर्छ भन्दाखेरि चाहिँ अब भविष्यमा नि के भन्नु अहिले पनि अब मलाई मनपर्ने पेसा चाहिँ मलाई चाहिँ अब पढाउने काम चाहिँ एकदमै मनपर्छ होइन अब सानो सानो कुराहरूलाई मज्जाले विस्तारमा बुझाउनु है त्यस्तो गर्नु चाहिँ मलाई एकदमै मनपर्छ अनि मलाई चाहिँ अब त्यस्तै खाली समय खेरो फ्याँक्नु खाली बसिरहनु चाहिँ मनपर्दैन मचाहिँ अब मेरो दिनहरू चाहिँ एकदमै व्यस्त भएको होइन थुप्रो कामहरू भइरहेको हातमा अब यो एउटा काम सक्ने बित्तिकै अर्को अर्को काम सक्ने बित्तिकै अर्को काम भइरहेको त्यस्तो चाहिँ मलाई मनपर्छ अनि घरमै अहिले घरमै बस्दाखेरि पनि म अब घरभित्रको पनि मसिना मसिना कामहरू निकालेर गरिरहन्छु त्यसै अब दिउँसो कसैको सुत्ने आदत हुन्छ होइन त्यस्तो आदत चाहिँ अब मेरो छैन म दिउँसो कहिल्यै पनि सुत्दिनँ अब बिसन्चो भएको बेलामा त अब सुत्नै पर्ने हुन्छ त्यतिखेर सुतिन्छ र पनि अब मलाई एकदमै छटपटी हुन्छ त्यसै बस्दाखेरि चाहिँ र मलाई चाहिँ अब केही कुरामा इन्गेज भइरहनु त्यस्तो मनपर्छ र मलाई मनपर्ने काम चाहिँ अब पढाउने काम नै हो मलाई चाहिँ पढाउनु अरूलाई बुझाउनु मैले जानेको कुरालाई बुझाउनु अनि मलाई चाहिँ यस्तो लाग्छ कि मैले बुझाएको कुराहरू अब बुझ्यो कि बुझेन होइन मैले बुझाएको कुराहरूलाई चाहिँ अब मज्जाले बुझेँ मैले अब भनिदिँदाखेरि चाहिँ आफूलाई पनि अब खुसी लाग्छ होइन त्यसैले अब अहिले त अब म त्यसै घरमै बस्दैछु र पनि अब कतिजना वरिपरिका नानीहरू हुन्छ जसका अब प्रोजेक्टहरू दिएको हुन्छ स्कुलबाट र उनीहरूले गर्न नसकेको खण्डमा अब सिकाइमाग्यो भनेदेखि म एकदम खुसीसँगले होइन खुसी भएर सिकाउने गर्छु